हेलो दाजु हामी परिवार एउटा नजिकैको ठाउँमा यसो घुम्न जाउँ भनेको कि अन्त तपाईँको गाडी त चारजना अँट्ने सानो ट्याक्सी हो हामी आलिकति बेसी छौँ छजना अँट्ने ठुलो ट्याक्सीको भाडा कति होला है अनि तपाईँ चारजना अँटाउने तपाईँको ट्याक्सी तपाईँले कति लिनु हुन्छ भाडा